हाम्रो गाउँ चैँ अलिकति दुर्गम क्षेत्रमा परेको छ अब अरूले गर्दाखेरि यहाँबाट कुनै पनि अब हस्पिटल भयो बजारपात भयो पञ्चायत अफिस ब्लक अफिसतिर कुनै पनि अब त्यस्तै इमर्जेन्सीमा जानु पर्दाखेरि गाडीहरू कुनै पनि अब त्यस्तो पाइँदैन समयमा पाइँदैन र अब यतातिर अब इमर्जेन्सी कोही बेला अब अचानक जानु पर्छ त्यति बेला चाहिँ गाडीहरू पाइँदैन त्यति बेला हाम्रो हाम्रो घरमै आफ्नोमा एउटा बाइक छ भने चाहिँ अपर्झटमा अब जानु पर्दाखेरि सजिलो हुन्छ र यो यो बाइकले चाहिँ मान्छेलाई एकदमै सजिलो गरेको छ जति बेला अब उल्टा बेलातिर बाह्र बजे उतातिर एकक्षण जानु गएर आउँछु भन्दा पनि आफ्नो नि बाइक छ भने चाहिँ निकालेर जानु सकिन्छ समयको पनि बचत हुन्छ अलिकति भाडा पैसा रुपियाँको पनि बचत हुन्छ र यो बाइकले चाहिँ हाम्रो जीवनमा चाहिँ एकदमै सजिलो बनाइदिएको छ यो बाइकले गर्दा चाहिँ अन्त यो बाइक हुनु चाहिँ मेरो विचारमा चाहिँ अब सबैकोमा नै बाइक छ भने चाहिँ समयलाई अलिक समयको बचत हुन्छ र कुनै पनि अब काम एमर्जेन्सी परेको ठाउँमा चाहिँ एकदम तत्कालै जानु सकिन्छ र भारतको संस्कृति अब विषयमा त हामीलाई त्यति थाहा भएन र हामीलाई एउटा अलिकति दुर्गम क्षेत्रमा भएकोले गर्दाखेरि भूभाग चाहिँ भारतको भूभाग चाहिँ यस्तो पनि छ अब मधेस पनि छ यसमा हिल पनि छ गरम पनि छ ठन्डा पनि छ यो के भन्छ समुद्र एरियामा परेकोले गर्दा अलिकति के भन्छ अलिकति ऊ यो छ अब पानीहरू पनि अलिकति कही ठाउँ बेसी पर्छ कोही ठाउँ कम्ती पर्छ मरुभूमि पनि छ सबैले मिलेर हाम्रो भारतवर्ष चाहिँ बनिएको छ